पूजा आजाका लागि पालन गर्ने सांस्कृतिक अभ्यासहरूमा बौद्ध धर्मलाई अवलम्बन गरेर हामीले बिहानै उठेर मुख हात धोएर सर्वप्रथम आफूले चिया नखाईकनै साङ्गेलाई अथवा हाम्रो पूजा कोठा जसलाई हामी छ्योसेम भन्छौँ वहाँ गएर साङ्गेलाई चिया चढाउने गर्छौँ तत्पश्चात् हामी सातवटा कुङगु जुन चाहिँ एउटा चाँदीको प्याला हुनु सक्छ वा पित्तलको प्याला हुनु सक्छ त्यस किसिमको प्यालामा सातवटा प्यालामा हामी पानी चढाउने गर्छौँ साथै सुक्पा साङ् र पे धूपहरू बालेर हामी भगवान्लाई पूजा गर्छौँ र सात चोटि ढोग गर्छौँ कसैले तिन चोटि अथवा एक्काइस चोटि र दस पन्ध्र मिनटको निम्ति हामी माने मलह्महरू गर्ने गर्छौँ र कुनै विशेष पूजाहरूमा जस्तै ल्होसारमा भयो दसैँमा भयो अथवा पूर्णेतिर चाहिँ हामी अन्य पाठहरू पनि गर्ने गर्छौँ